हेलो होटल टिस्टा ए हजुर हजुर हजुर हजुर

ए हुन्छ हुन्छ म स्टाफ पठाइदिँदैछु ए होइन होइन म स्टाफ पठाएर म सफा क्लिन गर्नु लगाइदिन्छु नि ए चाबी तल रिसेप्सनमा ल्याइदिनु होस् न म त्यहाँ दिइराख्नु होस् कि म पठा स्टाफ पठाएर म सफा क्लिन गराइदिन्छु होइन स्टाफ आइहाल्छ म पाँच दस मिनटमा गराइदिई हाल्छु हजुर हजुर हजुर ए हजुर होइन माथि लक गरेर माथि राख्नुहोस् न केही हुँदैन स्टाफहरू पठाइदिन्छु हजुर हजुर लकरको चाहिँ चाबी लानुहोस् न रुमको मात्रै चाबी छोड्दिनु होस् न

ए हुन्छ तपाईँ केही काम छ भने गरेर आउनुहोस् न बरू सफा क्लिन गराइदिई राख्छु तपाईँ केही कामहरू छ भने सपिङहरू केही छ भने गरेर आउनुहोस् हवस् हजुर हुन्छ हुन्छ हुन्छ वेलकम